म घरपालुवा जनावरहरू मन पराउने गर्छु किनभने विशेष गरेर हाम्रो गाउँ घरमा कुकुर बिरालोहरू पालेको छ भने तीहरूबाट ती घर पाल्तु जनावरहरूबाट हामीलाई धेरै नै ल लाभदायक हुन्छ लाभदायक छ किनभने कुकुर पालेको छ भने ती कुकुरहरूले राति हामी सुतेको बेलामा कोही चोरहरू कोही न नयाँ मान्छेहरू आयो भने ती कुकुरहरू भुकेर हामीलाई ब्युँझाउने हामीलाई सङ्केत दिने काम गर्छ र यसरी सङ्केत दिएकोमा ती सङ्केत दिएकोमा त्यो नै हाम्रो लागि एकदम राम्रो कुरा हो र हामी समयमा उठेर ती विषयहरूमा हामी निगरानी गर्न सक्छौँ सँगसँगै हामीले बिरालोहरू घरमा पालेको छौँ भने ती बिरालोहरूले हाम्रो घरमा मुसाहरूले हाम्रो घरमा धेरै नै उपद्रो ग गर्छन् लुगाहरू काटेर चामलको बक्साहरू चामलको बोराहरू टोकेर बिगार्ने गर्छन् र घरमा यसरी बिरालोहरू पालेको छ भने हामीलाई ती विशेष कुराहरूबाट हामीलाई बचाउँछ बिरह बचाउँछ बिरालोले ती मुसाहरूलाई मारेर खाइदिन्छ र बिरालो छ भने ती मुसाहरू घरमा आउँदैनन् र हाम्रा घरमा भएका कुनै पनि जिनिसहरू टोकेर नास्सिएर जाँदैन र यसरी नै हामीलाई चाहिँ घरपालुवा जनावरहरू चाहिँ मलाई मन पर्ने गर्छ